हेलो हजुर भन्नुहोस् नमस्ते हजुर तपाईँ भन्नुहोस् मलाई प्राइस रेन्ज बताउनहोस् न अहिले त थुप्रै छ हाम्रोमा वाइड स्टोर तपाईँको तपाईँलाई कति जस्तो प्राइस रेन्जमा चाहिएको त्यो बताइदिनु होस् न हजुर प्राइस रेन्ज बताइदिनु होस् न मलाई

हजुर हजुर

हुन्छ हेर्नुहोस् त्यसो भए अहिले जुन चाहिँ नयाँ राम्रो चलिरहेको मोडलमा हेऱ्यो भने नयाँ भर्खर आएकोमा इन्फिनिसको मोडलमा हेऱ्यो भने नोट ट्वेल्भ पाउनुहुन्छ नोट ट्वेल्भ प्रो छ नोट ट्वेल्भ छ अनि अर्को तपाईँलाई गेमिङको लागि राम्रो प्रोसेसर स्ट्रङ ब्याट्री लेभल भएको यदि कुनै अब तपाईँलाई डिभाइस चाहिएको छ भने पोगो छ पोगो एक्स फोर एक्स थ्री अनि तपाईँलाई अब क्यामरा राम्रो चाहिएको छ या भिडियोग्राफीको लागि हेर्नु चाहनुहुन्छ भने चाहिँ हाम्रोमा छ भिभो ओप्पो भिभो भी फाइभ भयो भिभो सी ट्वेल्भ पनि छ तपाईँलाई इच्छा कुन चाहिँ छ त्यो बताउनुहोस् अब मलाई तपाईँलाई कस्तो खालके मतलब गेमिङको लागि हो फोटोग्राफीको लागि चाहिएको आइफोन आइफोनमा आइफोनमा चलिरहेको त अहिले तपाईँको सबै छ इलेभेन छ अहिले हालैमा चाहिँ हाम्रोमा चाहिँ थर्टिन थर्टिन प्रो चाहिँ भर्खर हिजोसम्ममा एउटा थियो त्यो पनि सो सेल भयो अब अहिले चाहिँ थर्टिन ट्वेल्भ चाहिँ छैन तर थर्टिन अन्त इलेभेन अनि ट्वेल्भ प्रोसम्म चाहिँ छ थर्टिन प्रोलाई हजुर अर्डर गर्नु सकिन्छ तर तपाईँलाई दुई दिनजस्तो टाइम लाग्छ

तपाईँलाई कति सिक्सटी फोर जिबीको हेऱ्यो भने तपाईँलाई फिफ्टी वन थाउजन्ड पर्छ हो अनि वान ट्वेन्टी एट जिबी हेऱ्यो भने तपाईँको टकै एट्टी एट्टी थाउजन्ड एट्टी थाउजन्ड पर्छ हजुर ए हुन्छ त्यसो भने म तपाईँको आइफोन थर्टिनको वन ट्वेन्टी एट गरिदिन्छु है हुन्छ हुन्छ हुन्छ